ए के रे मेरो मोबाइल फुटेको थियो कि अनि त अलिकिति ऊ यो बनाउन लागि तपाईँको भए ठाउँ कल गरेको थियो मेरो पोको एम फाइभ बाइ बाइक कुदाउँदै थिएँ कि बाइकबाट अनि त झरेर चाहिँ फुटेको अँ डिस्प्ले गएको छ मेरो कति पर्छ खर्च अँ यति यति ऊ यो हो आम् महँगो अलिकति अन्त कम्ती गर्दिनु न त त्यो फोन फुटेको छ ऊ यो मेरोमा त्यत्ति ऊ यो छैन नि त टु थाउजेन्डसम्म गर्दिनु नि त टु टु टु थाउजेन्डसम्म गर्दिनु नि त

हुन्छ होला नि टु थाउजेन्ड त अनि त मेरो मोबाइलको फेरि ऊ यो के हो स्पिकर पनि खराब छ कि त्यो पनि बनाउनु छ

यो त्यहाँ मोटामोटी दस हजार जस्तै खर्च हुन्छ होला

अनि तपाईँको दोकान चाहिँ कतापट्टि हुनुहुन्छ ए हुन्छ भोलि आ कहिले खोल्नुहुन्छ दोकान चाहिँ